हाम्रो राज्यमा धेरै प्रमुख धार्मिक स्थलहरू छ है यसमा कालेबुङमा मङ्गल धाम मेकफारलेन चर्च यस्तै दार्जिलिङमा महाकालको डाँडा कोलकतामा दक्षिणेश्वरको मन्दिर कालीघाट मन्दिर इत्यादिहरू छन्